पर्यटकहरूलाई आफ्नो क्षेत्रमा आकर्षित गर्नको लागि चाहिँ म यो भन्छु कि अब जस्तो कि अब पर्यटकहरू अब बाहिरदेखि आउनु भयो भन्दाखेरि चाहिँ अब हामी अब यहाँ अब रहने खाने अब जे सुविधा भयो त्यो अब राम्रो गर्नु पर्छ र आफ्नो जे रीति हो आफ्नो जे कल्चर हो त्यो हामीहरूले प्रकट गर्न सक्यौँ भन्दा चाहिँ धेरै राम्रो किनकि अब बाहिरको मान्छेहरूले चाहिँ अब सबको आफ्नो आफ्नो कल्चहरू हुन्छ अब त्यो हाम्रो कल्चर तिनीहरूले जान्दैनन् अनि हामीहरूले अब आफ्नो कल्चर देखायौँ भन्दा चाहिँ अब तिनीहरूलाई धेरै अर्को खाले लाग्छ अनि अब अर्को देखिएला अब तिनीहरूलाई राम्रो पनि लाग्छ र अब यहाँ उनीहरूको लागि अब यहाँ गाडीहरू भयो अब यता उति हिँड्नको लागि त्योहरूको सुविधाहरू राखिदिँदाखेरि चाहिँ अब उनीहरूले धेरै हाम्रो एरियाहरूलाई पनि चिन्दछन् र हाम्रो कल्चरहरूलाई पनि धेरै मान्छेले बुझ्दछन्